र पसु पालन सम्बन्धित केही नि नियम कानुनहरू त सरकार पक्षबट त धेरै नै छन् तरपनि हामी गाउँ बस्तीमा जुन पशु प्राणीहरू पाल्छौँ र त्यसमा चाहिँ हामी विशेष गरि युट्युब च्यानलहरूबाट ती पशु प्राणीहरूलाई हेरेर युट्युब च्यानलहरूबाट हेरेर हामीले त्यो पशु प्राणीहरूलाई कसरी र कत् कस्तो प्रकारले त्यसलाई बिचार औषधिहरू दिनु पर्छ त्यसमा हामी युट्युब च्यानलहरूबाट हेरेर नै हामी त्यसलाई हेर बिचार गर्ने गर्छौँ र कुनै पशु प्राणीहरूले हानी पुऱ्याए जस्तै जङ्गली हात्तीहरूले हाम्रो गाउँ बस्तीमा आएर खेती किसानहरू खाइदिने गर्छन् त्यसमा हामी सरकारलाई आपत्ति जनाएर एउटा शिकायत गरेर सरकारबाट हामी त्यसको केही उप्लब्धिहरू लिने गर्छौँ र आफै आफनै पशु प्राणीहरूले यसरी नष्ट गरेकोमा हामी गाउँ बस् बस्तीमा बसेर त्यसको क्षतिपूर्णहरू कति बिगारिएको छ कति खाइदिको छ त्यो विषयमा हामी ती क्षतिपूर्णहरू दिएर हामी पुरा गर्ने छौँ मनाउने छौँ र त्यसमा आफुले पालिएको जस्तै कुकुरहरू ले कसैलाई टोकिदियो भने हामी ती टोकिदिएको मान्छेहरूलाई लगेर नजिकैको हामी स्वास्थ्य केन्द्रमा लगेर भ्याक्सिनहरू लगाएर उपचार हामी गर्छौँ र ती जनावरहरूलाई अझै हामी पुर्णरूपले जानकारी लिनको लागि त्यसको कानुनहरू त्यसको विषयमा जान्नको लागि चाहिँ हामी युट्युब च्यानलहरूबाट विशेष हामी हेरेर त्यो विषयमा हामी पशु प्राणीहरूमाथि चाहिँ हामी जानकारी लिने र प्राप्त गर्ने गर्छौँ